हेलो तपाईँ अस्मिता बोल्नुभएको गाइड हजुर हजुर ए तपाईँ त्यो बाख्राकोटमा क्या ए बाख्राकोटमा चाहिँ ऊ त्यो बस्ने ठाउँहरू चाहिँ कहाँ पाउँछ हौ ए हजुर ए हजुर हजुर अनि बाख्राकोटमा यस्तो घुम्ने ठाउँहरू चाहिँ कहाँनिर छ हौ त्यो घुम्नु जाने हजुर हजुर कहाँ कहाँनिर हुनु सक्छ हजुर हजुर

ए हुन्छ हुन्छ हजुर अन्त फेरि याँ ए त्यो जनावरहरू चाहिँ कस्तो कस्तो पाइन्छ हजुर हजुर ए हजुर हजुर अनि ऊ त्यो चराहरू हेर्नुको लागि यहाँ जङ्गलभित्र जानु दिन्छ है ए हजुर हजुर मैले त हेरेको थिएँ नि त ऊ त्यो फोटोहरू खिच्दा त केही रुकावट हुँदैन होला नि ए हजुर हजुर खोलाहरू पनि छ भनेको सुनेको थिएँ मैले ए हजुर हजुर ए हजुर ऊ त्यो हाइकिङहरू पनि गर्नु पाउँदा हुन्छ होला नि ए हजुर हजुर ऊ त्यो विशेष त्यो एनिमलहरू चैँ हेर्नु पाएँ पाएँ भने चाहिँ हुन्छ जस्तै लाग्यो नि मलाई

ए हुन्छ हामी यहाँबाट चारजना आउँदैछौँ ऊ त्यो रुमहरू त प्रशस्तै हुन्छ होला है हामी भोलि छोडेर पर्सि ए हुन्छ हुन्छ हुन्छ हुन्छ